कालिम्पोङ जिल्लामा चाहिँ पालन हुने सामान्य सामाजिक संस्कृति रिवाजको कुरा गर्नु पर्दाखेरि चाहिँ अब हाम्रो राईहरूको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ माङ्पाहरू राख्छ जब अन्त असार पन्ध्र भयो अन्त घरकै घरकै मङ्पाहरू गर्छ त्यो टाइममा चाहिँ माङ्पाले तिनटा चुल्हा हुन्छ राईहरूको अन्त तिनटा चुल्हामा चाहिँ त्यहाँनिर पूजाआजा गर्छ मेन भनेको अदुवाहरू अदुवा र घरको लोकल कुखरा चाहिँ काट्ने गर्छ त्यो टाइममा चाहिँ माङ्पा गर्दाखेरि चाहिँ घरको पूजामा त्यो त्यतिखेर चाहिँ अब मान्छेहरू पुरा बोलाएको बोलाएको पनि हुन्छ घरमा त्यो अब सानोतिनो पूजाहरू राखेको बेलामा अब त्यसरी माङ्पाहरू गर्छ त्यो चाहिँ कसले गर्छ भन्दाखेरि चाहिँ बिजुवा आएको हुन्छ बिजुवाले गर्छ अन्त झाँक्री झाँक्रीहरू चाहिँ अब कतिबेला लाउँछ भन्दाखेरि चाहिँ जब मान्छे कोही मरेको हुन्छ मरेर उसको कामको दिन चाहिँ झाँक्री झाँक्री लगाएको हुन्छ त्यतिबेला चाहिँ अब आत्माहरू चढेर झाँक्रीले बोल्ने गर्छ त्यो झाँक्रीद्वारा चाहिँ त्यो आत्मा चढेर चाहिँ बोल्ने गर्छ चिन्ता पनि चिन् चिन्ता त्यही चिन् चिन्ता पनि त्यतिखेरै राख्छ अब जब अब यताउति के परेको हुन्छ या कोहीबेला आफ्नो घरकै पूजाआजा गर्दाखेरि त्यो चिन्ताहरू राखेको हुन्छ है घरको सुख शान्तिको लागि ग्रहहरू काटिनुको लागि चिन्ता राखेको हुन्छ कहिलेकाहीँ अन्त त्योहरू अहिलेसम्म पनि अब छ भनौँ न त्यो रीति रिवाजहरू अहिलेसम्म पनि छ मेटिएको छैन हाम्रो राईहरूको चाहिँ सांस्कृतिक परम्परा चाहिँ अहिलेसम्म पालन गर्दै आएको छ हाम्रो बाजे बोजूहरूले हामी पनि त्यसै गर्ने गर्छौँ त्यही हो